यदि कसैको मरौ पऱ्यो भने कोही मरेको छ भने त्यहाँ हाम्रो राईहरूको माङ्पा लान्छ झाँक्रीहरू छेत्रीहरूको हुन्छ अनि लिम्बूहरूको फेदाङ्मा ला फेदेङ्पा लान्छ सबै झाँक्री नै बनै हो बन ट्रेडिसनबाटै आएको अनि यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ के यदि आफूबाट एउटा आत्मालाई पार गराउनु छ भने झाँक्रीले उसको नपुगेको चित्तहरू सबै भनिदिन्छ उसलाई के के खानु मनपरेको थियो उसलाई के भएको थियो ऊ कसरी मृत्यु भयो उसको त्यो सबै झाँक्रीले गर्छ झाँक्रीले भनिदिन्छ त्योपछि उसलाई जति जे जे खानु मन छ या फिर के के लुगाहरू उसको कहीँ कहीँ छ या फिर कुनै सामान कोही कुनै चेपमा उसले लुकाएर राखेको छ भने त्यही समय उसले भनिदिन्छ अनि त्यो मरौको भइहाल्यो जन जन्मिँदा कस्तो हुन्छ जन्मिँदा पनि फेदा फेदाङ्माहरूलाई लिएर नानीको नानीलाई टिकाहरू लगाइदिन्छ टिकाहरू लगाएर नानीको कस्तो छ ग्रहहरू कस्तो हुन् छ छैन त्योहरू एकपल्ट देखाइदिन्छ त्योपछि त्यदि तपाईँको उयो तामाङहरू उनीहरू बिहा भयो अरे तामाङहरू अहिले प्राय बुद्धिस्ट छ पात तामाङहरूको ट्रेडिसन सो बुद्धिस्टहरूको बिहा भयो अरे यता यहाँ छेत्रीसँग जस्तै झाँक्री चलाउँछ बन ट्रे़डिसन चलाउँछ चलाएको बिहा भयो भने आफ्नो आफ्नो जे जे मान्छ त्यही गर्दा हुन्छ आफ्नो वाइफ बुद्धिस्ट हो भने वाइफले आफ्नै मान्छ अब हस्बेन्ड एनिमिस्ट हो भने हस्बेन्डले आफ्नै मान्छ